म एकसमय कलकत्तामा ड्युटी थिएँ र त्यस समय चाहिँ मैले जीवनमा धेरै कष्ट दुखः सहनु पऱ्यो यस कारण चाहिँ मेरो घरमा दुखः बिमार भएको कारणले गर्दा मेरो फेमिली बिमार भएको कारणले गर्दाखेरि म भनेको टाइममा आउनु सकिन ड्युटीको चापले गर्दाखेरि र आउन नसकेको कारणले गर्दाखेरि चैँ मैले धेरै हाई लेभलसम्म यता उता गएर भनेँ र पनि मेरो कुनै समाधान नभएको कारणले गर्दाखेरि चाहिँ मलाई धेरै असुविधा भएको थियो र मैले कोसिस गर्दा गर्दा धेरै दिन सम्म कोसिस गरेँ र मैले भनेको बेलामा दुखः बिमारी ठिक समयमा दबाई पानी गर्नु सकिनँ र घर आउने चान्स पनि पाइनँ यसले गर्दाखेरि चाहिँ मैले धेरै असुविधा झेल्नु पऱ्यो लास्ट समयमा मैले यता उता फोनसोन गरेर खबर लिनु पऱ्यो फोनसोन गरेर खबर लिँदा पनि मलाई धेरै भनेको टाइम र टेबल मिलेन त्यसकारणले गर्दाखेरि मलाई धेरै असुविधा भएको थियो र बातमा चाहिँ मैले यता उता भनभान पारेर फोनसोन गरेर खबरसबर लिएर चाहिँ मेरो जीवनमा धेरै कष्ट र ऊ यो बगेर चाहिँ सामना गर्नु पऱ्यो